योभन्दा पहिलाको साल हामी साथीभाइहरू थुप्रो भेट भएको थियौँ कति वर्ष बादमा हामी हामी छ सातजना थियौँ साथीहरू कति वर्षमा आफू आफू अब बिहा हुँदै गयो कोही काहाँ कोही कहाँ कोही सिक्किमतिर कोही बङ्गालतिर कोही प्लेन साइटतिर बिहा भएर गयो हामी सबै फोन फोनमाा बात भएर हामी सबै एकदिन चाहिँ सबैजना मिलेर चाहिँ पिकनिक जौँ भनेर हामी पिकनिक गयौँ सबै साथीहरू भेट भयौँ अनि हाम्रो यहाँ खोलामा नाचगान गऱ्यौँ खानेकुराहरू मज्जाले बनायौँ आफ्नो आफ्नो आइटमले बनायौँ साथीहरूको आफ्नो दुःख सुखको बातहरू भयो हामीले कति वर्षमा हामी भेट भयौँ हुनु त हामी हतपत भेट हुँदैनौँ तर त्यही दिन हामी चाहिँ सल्लाह गरेर बातचित गरेर फोनमा बात गरेर चाहिँ हामी सबैजना सातजना साथीहरू थियो भेट भयौँ अन्त साथीहरू सबै भेट भएर हामी नाँचगान गऱ्यौँ खानाहरू मज्जाले आफ्नो आफ्नो तरिकाले बनायौँ गीत गायौँ नाच्यौँ अन्त त्यो साल त हामी हाम्रो चाहिँ त्यो सबैभन्दा यादगार चाहिँ हाम्रो त्यही थियो साथीभाइमा र अब हामी सातजनामा चाहिँ अहिले एकजना चाहिँ हिजोअस्ति बित्यो र हामीलाई दुःख लाग्छ त्यो चाहिँ हाम्रो चाहिँ अब एउटा थियो रिमेम्बर हो त्यो